हजुर हजुर मेरोमा तपाईँको कफी टिहरूमा चाहिँ तपाईँको टिमा चाहिँ मेरो दार्जिलिङ ग्रिन टि पाइन्छ हो अन्त त्यसरी नै तपाईँको वर्ल्ड फेमस दा दार्जिलिङ ग्रिन टि वर्ल्ड फेमस तपाईँको मगा मकैबारी टि गार्डनको हो तपाईँले त्यसरी नै अँ सिक्किमको टि टि पनि मेरोमा जो एक्दमै फेमस पपुलर छ त्यो पनि पाइन्छ मेरोमा अन्त तपाईँको कफिको आइटमहरू चाहिँ धेरै नै छ तपाईँले मेनु चार्ट हेर्नु सक्नुहुन्छ होइन त्यसमा तपाईँको अलिक पपुलर चाहिँ अब लाट्टे अनि क्यापिचिनो हजुर धेरै छ तपाईँले मेन्यू कार्डमा हेरेर अर्डर गर्नु सक्नुहुन्छ हजुर

हजुर तपाईँको भोइस अलिक क्रयाक भएर आउँदैछ कि अलिकति हजुर कफीहरू हजुर पाइन्छ हजुर हजुर पाइन्छ सबै पाइन्छ अन्त त्यसको तपाईँको दामहरू हेरी हेरी हुन्छ हो तपाईँले वान फोर्टी वान फिफ्टी वान एट्टीको हेरी हेरी छ दामहरू अन्त त्यसरी नै तपाईँको पिज्जा बर्गर यस्तो खानेकुराहरू पनि पाइन्छ मेरो दोकानमा हजुर तपाईँ जहिले पनि भिजिट हजुर तपाईँ जहिले पनि भिजिट गर्नु सक्नुहुन्छ हो तपाइँको ए लोकेसन तपाईँले गुगल म्यापमा पाइहाल्नुहुन्छ तपाईँ जहिले पनि भिजिट गर्नु सक्नुहुन्छ हो हुन्छ हुन्छ हुन्छ हुन्छ ओके